म चाहिँ अब स्कुल पढ्नु पनि पाइनँ स्कुल पढ्ने मौका पाइनँ मैले अब त्यति बेला हाम्रो अलिकति घरमा दुःख दुःखै थियो जति अलिअलि सिकेँ मैले बुढाकोमै आएर सिकेँ उहाँले नै मलाई सिकाउनु भयो यो चित्रकलाहरू भन्ने मलाई केही म केही पनि जान्दिनँ थाह पनि छैन